विशेष गरेर म अहिलेको युवा भाइहरूलाई अहिलेको यो समाजमा अहिलेको यो परिस्थितिमा के भइरहेको छ होइन त्यो विषयमाअब बुझ्ने र जान्ने एउटा इच्छा राख्ने एउटा म विशेष त्यो सल्लाह दिन चाहन्छु र विशेष यो समाचार र अहिलेको जुन परिस्थितिमा के भइरहेको छ र यो चिजलाई पछ्याउँदा के फाइदाहरू हुन्छ भने धेरै कुराहरू ज्ञान बटुल्न सकिन्छ अनुभवहरू बटुल्न सकिन्छ र धेरै राम्रो भएर जान्छ र त्यसैले गर्दा युवा भाइहरूले अहिलेको समाजमा परिस्थितिमा के भइरहेको छ कस्तो के स्थितिहरू हुँदै जाँदैछ त्यो एकदमै अब फलो गरेर जाने याद गर्ने र त्यो चिजहरूलाई हेरेर आफू एउटा अनुभवी भएर भविष्यमा एउटा अब केही फाइदाजनक चिजहरू उपलब्ध गर्न सकिन्छ